म बाइकमा लामो यात्रा गर्नको लागि मेरो आफ्नो लुगाफाटा सर सामानहरू पुरा बोक्छु जस्तै निजी चाहिने त्यो टुथब्रस साबुन तेल पेस्टहरू अनि आफ्नो स्किनको क्रिमहरू त्यो सबै चिजहरू बोक्छु र साथमा पैसा पनि बोकेको हुन्छु जसले गर्दाखेरि चाहिँ मलाई यात्रामा असुविधा नहोस्